हेलो सुन्नु हुँदैछ हिलभ्यूबाट बोल्नु भएको ए सुन्नुहोस् न मैले मेरो नाममा मैले दुई दिन अघाडि बुकिङ गरेको थिएँ कि कन्फर्म बुकिङ छ अनि मलाई चाहिँ दार्जिलिङको त्यो ट्रेडिसनल त्यो क्लोदिङको बारेमा चाहिँ अलिकति इन्मेफरमेसन लिनु थियो कि तपाईँ दिनु सक्नुहुन्छ हजुर किन्नु पनि हो अनि भाडामा पनि लिने फोटोको लागि चाहिँ भाडामा लिने एकछिनको लागि अनि लिम्बू ड्रेस हजुर लिम्बू ड्रेस अनि तपाईँको राई ड्रेसहरू पनि अभाइलेबल हुन्छ कि ओन्ली शेर्पा र त्यो नेपाली मात्रै

कहाँ भन्नुभयो हजुर हजुर

हजुर ए हजुर हजुर हजुर

ए हजुर मलाई चाहिँ राई ड्रेस र एउटा त्यो मेरो नानीको लागि चाहिँ त्यो चौबन्दी चोलो चाहिएको थियो हो प्राइजहरू चाहिँ के कस्तो हुन्छ होला सायद त्यो हाई प्राइजहरू हुन्छ कि हजुर हजुर हजुर हजुर हजुर हजुर ए त्यो भाडाको चाहिँ एकछिनको लागि पर वन आवर चाहिँ तपाईँको तिन सय भन्नु भयो है ए पर आवरको एकजनाको इन्डिभिजुअल ए हुन्छ हुन्छ त्यो भयो कि मलाई त्यो मेरो नानीको लागि चाहिँ त्यो प हजुर बख्खुहरू होइन कि मलाई त्यो चौबन्दी चोलो चाहिँ चाहिएको त्यो मेरो नानीको स्कुलको उयो प्रोग्राम आउनु आँटेको थियो कि अन्त उसको लागि चाहिँ मलाई किन्नु थियो अनि अब हामी त नयाँ जग्गा आएको अनि तपाईँको होटेलबाटै कोही जाइदिनु हुन्छ भने चाहिँ अलिक हामीलाई सजिलो पर्थ्यो अनि अब नयाँ जगा हो त्यस्तो जग्गाहरू पनि चिन्दैन हेलो हेलो हेलो